मलाई मन पर्ने मौसम चाहिँ विन्टर हो मलाई विन्टर चाहिँ किन मनपर्छ भन्दाखेरि त्यो मौसम चाहिँ एकदमै चिसो पनि हुन्छ चिसो हुन्छ तर हामीले तातो तातो लुगा लाउँदाखेरि र केही हुँदैन चिसो पनि हामीले सहनु सक्छ त्यो मौसमको टाइममा चाहिँ के हुन्छ भन्दाखेरि त्यतिबेला दिन पनि रमाइलो खाले हुन्छ अनि सुखा पनि हुन्छ बाटोहरू अनि त्यस टाइममा चाहिँ घुम्ने टाइम पनि भनिन्छ प्रायः मानिसहरू त्यही विन्टरकै टाइममा घुम्ने गर्छन् किनभने त्यस टाइममा स्कुल कलेजेसहरू सबै छुट्टी पनि हुन्छ अनि प्रायः रमाउने गर्छन् त्यो टाइममा चाहिँ घुमेर या फिर पिकनिक गरेर या फिर मेलाहरू घुम्नु गएर त्यसरी नै रमाउने गर्छन् विन्टर चाहिँ चिसो भए पनि विन्टर चाहिँ एकदम रमाइलो मौसम हो